हेलो नमस्कार हजुर दार्जिलिङ टुरिज्म हो हजुर म यहाँ सिलगडीबाट दार्जिलिङ टुरको लागि आउँदै थिएँ त्यहाँनेरको अहिले वेदरहरू के कस्तो छ होला घुम्न आउनको लागि हजुर त्यहाँ घुम्नको लागि ठाँउहरू के कति खर्चमा घुम्न सकिन्छ जगाहरू कति कतिको टाडो छ

हजुर यस त्यो पुरै प्याकेजको लागि चाहिँ दार्जिलिङ टुर प्याकेजको लागि चाहिँ खर्चहरू के कति हुन्छ है हवस् हुन्छ हुन्छ म हजुरलाई कन्फर्म गरेर चाहिँ कल गर्छु नि है ए हवस् हुन्छ धन्यवाद